मलाई चाहिँ फुलहरू एकदम मन पर्छ घरमा होइन घरमा फुलहरू लगाएर फुलहरू फुलाउनु अब फुलहरू फुल्नुको पनि अब धेरै प्रकारको मलहरू बनाउनु पर्छ घरमा होइन कुन फुलहरूमा गाईको मल हाल्छ कुन फुलमा अब घरेलु मलहरू बनाउनु पर्छ अन्त म चाहिँ अब मेरो गाईको मलहरू पनि युज गर्छु फुलमा अनि घरेलु पनि मलहरू युज गर्छु घरेलु मलहरू चाहिँ अब जबडाहरू भयो त्यस्तै चियापत्तीको पत्ताहरू भयो घरमै अब बनायो त्यसलाई होइन त्यहाँबाट प्याजहरू भयो प्याजको खोस्टाहरू भयो सब्जीहरू बन्दाकोपीहरू भयो तिनीहरूलाई चाहिँ अब पानीको डब्बामा पानी हालेर चाहिँ एउटा बट्टामा हालेर अब महिना दिन एक महिनासम्म राखेर चाहिँ त्यसलाई कुहाउनु पर्छ त्यसलाई कुहाएर चाहिँ अब त्यसको पानीहरू चाहिँ फुलको जरा जरामा हाल्यो भने चाहिँ अब किराहरू लाग्दैन किराहरू मर्छ अनि एन्जेलिया फुललाई चाहिँ अब जबडाहरू घरमै अब जबडाहरू कुहाउनु पर्छ जबडाहरू कुहाएर बनाएर चाहिँ अब एकदम त्यसलाई हाल्यो भने चाहिँ अब एकदम फस्टाएर जान्छ एकदम राम्रो फुल्छ फुलहरू जस्तै अब हामी त हात्ती भन्छ हात्तीको गुहुहरू ल्याएर पनि अब त्यसको मलहरू बनाउनु सक्छौँ घरमा त्यसलाई अब भिजाएर पानीमा भिजाएर त्यसको अब पानी फ्याँकेर त्यसलाई दुई तिन दिन फेरि भिजाएर एकदम त्यसलाई फेरि कुहाउनु पर्छ कुहाएर अब फुलबारीमा लगायो भने चाहिँ अब एकदम राम्रो हुन्छ फुलहरू प्रायः जस्तो अब सिनेरी फुलहरूलाई चाहिँ एकदम अब हात्तीको गुहुहरूले चाहिँ एकदम राम्रो हुन्छ किनकि मैले अब धेरै सिनेरीहरू रोपेँ कति गाईको मलहरू लगाएँ गाईको मलहरूले राम्रो भएन र चाहिँ हात्तीको गुहु ल्याएर चाहिँ एक ताल ट्राई गरेँ अब हात्तीको गुहुले चाहिँ अब हात्तीले चाहिँ अब धेरै प्रकारको अब जङ्गलहरू खाएको हुन्छ धेरै प्रकारको जङ्गलहरू खाएर चाहिँ अब उसले टोयलेटहरू गरेको हुन्छ त्यो टोयलेटहरू चाहिँ अब एकदम झार पात खाएको हुन्छ त्यसको जबडाले चाहिँ अब एकदम सिनेरीहरूलाई चाहिँ एकदम राम्रो हुँदो रहेछ मेरो सिनेरीहरू चाहिँ एकदम राम्रो भएको छ घरमा अनि त्यो प्रकारले मलाई मलहरू बनाएर लगाउनु पुरै मन पर्छ अब गाईको मलहरूले चाहिँ अब प्रायः जस्तो गाईको मलले चाहिँ फुल्ने ठुल्ठुलो फुल्ने जभा कुसुमहरूलाई चाहिँ अब गाईको मलले अब राम्रो हुन्छ जभा कुसुम फुलहरू चाहिँ अब गाईको मल लगायो भने चाहिँ एकदम राम्रो फस्टाएर जान्छ गाईको मलको चाहिँ एकदम राम्रो फुल फुलाउन सक्छ भने चाहिँ अब गाईको मल हाल्नु पर्छ जभा कुसुमहरूलाई डबल जभा कुसुम सिङ्गल जभा कुसुमलाई चाहिँ गाईको मल हाल्नु पर्छ एन्जेलियाहरूलाई चाहिँ एकदम जबडा एकदम घरमा जबडा मलहरू अब कुटेर त्यसलाई हप्ता दिन महिना दिनसम्म कुहाएर हाल्नु पर्छ किराहरूको लागि चाहिँ अब प्याजको खोस्टा भयो बन्दाकोपीको खोस्टाहरू भयो त्यसले पनि एकदम राम्रो भएर जाँदो रहेछ फुलहरू अनि मलाई चाहिँ एकदम त्यसरी घरेलु मलहरू बनाएर हाल्नु चाहिँ फुलहरूमा एकदम मन पर्छ एकदम राम्रो पनि भएर गयो एकदम मलाई फुलहरू लगाउनु घरमा त्यसरी आफ्नो हातले रोप्नु आफ्नो हातले फुलाउँदा धेरै खुसी पनि लाग्छ एकदम मन पर्यो मन पर्छ मलाई चाहिँ अब